यो स्वच्छ भारत अभियान चाहिँ दुई हजार चौधमा हाम्रा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सुरु गरेका हुन् है अनि यो स्वच्छ भारत अभियान चाहिँ किन सुरु भयो भन्दाखेरि मानिसहरूले विभिन्न किसिमका फोहोर मैलाहरू फाल्ने गर्छन् जहाँ पायो त्यहीँ खाएर मैलाकुचेलाहरू सबै जग्गामा फाल्ने गर्छन् र यो कारणले गर्दाखेरि हाम्रो वातावरणलाई एकदमै फोहोर मैला भएको छ र प्रदूषित पनि भएको छन् यसै कारणखेरि यो अभियान सुरु भएको हो हाम्रो गाउँघर अलिक सफा छ है तर कसै जग्गाखेरि यस्तो फोहोर छ यस्तो मैला छ जहाँनिर मानिसहरूले आफ्नो सबै मैलाकुचेला सब जग्गामा जहाँ पायो त्यहीँ फाल्ने गर्न फाल्ने गर्छन् र त्यहीँनिर बसोबास गर्ने मानिसहरू धेरै विभिन्न किसिमका बिमारीहरू पनि भएका छन् यही पल्युसनले गर्दाखेरि यसै कारण यो अभियानहरू सुरु भएको हो अनि यसका लागि चाहिँ म एकदमै सहमत छु यो अभियान गर्दाखेरि म धेरै जग्गामा गएर समाजहरूमा गएर बोल्ने गर्छु कि मैलाकुचेलाहरू नफाल्ने गर एकदमै साफसफाइ गरौँ आफ्नो गाउँघर सफा गर्यो भने देश सफा हुन्छ आफ्नो देश सफा भयो भने संसारै सफा हुन्छ भन्ने मेरो सोच छ अनि एकदमै यहाँबाट बिमारीहरू हुँदैन आफ्नो यो वातावरण एकदमै साफ सफा हुन्छ हामीहरू एकदमै हेल्दी हुनेछ है बिमारहरू बिमारहरू हुँदैन यो चाहिँ सुधार गर्न चाहिँ एकदमै आवश्यक छ यो मैलाकुचेलाहरू नफाल्ने गरेर र